हजुर सिटोङदेखि नजिकै स्मारकको कुरा गर्न पर्दाखेरि मङ्पुमा अवस्थित रवीन्द्रनाथ टेगोरको स्मारकलाई लिन सकिन्छ साथै धार्मिक स्थलहरूमा सिटोङमा धेरै प्रकारका मन्दिरहरू साथै बौद्ध धर्मलाई मान्ने अवलम्बीहरू द्वारा निर्माण गरिएको गुम्बाहरू अवस्थित छ यहाँ पर्यटकहरू आउने सिजन जनवरी फेब्रुअरी मार्च अप्रिलदेखि जुन जुलाई अगस्त तिन महिनाको बन्द पछि फेरि सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर रहेको छ